कालिम्पोङ जिल्लामा चाहिँ बुढा पाकाहरूको लागि धेरै नै चुनौती र सामनाहरू जब उमेर बड्दै जान्छ चुनौतीहरू सामना गर्नु परिरहेको छ जब उमेर बड्दै जान्छ तब आफ्नैहरूले उनीहरूलाई छोडिदिन्छन् जब छोड्छन् उनीहरूको जुन स्वास्थ्य छ स्वास्थ्य एकदम बिग्रिएर गएको हुन्छ अनि कालिम्पोङमा यस्तो प्रपर हेल्थ केयर सेन्टरहरू छैन जसले चाहिँ उनीहरूलाई उनीहरूको स्वास्थ्यमा हेरचार गर्न सक्छ कालिम्पोङ जिल्लामा ओल्डेज होम होमहरू छैन जसले चाहिँ बुढा पाकाहरूलाई राख्न सक्छ